लकडाउनको टाइममा चाहिँ जुन लकडाउनको घरमा चाहिँ हामीले धेरै मात्रामा हामीले मात्रै होइन मानिसहरूले नै मोबाइल ल्यापटप चलाउने प्रयोग गर्ने थाल्यो है धेरै मात्रामा तर किनकि अनलाइन क्लासहरू हुन्थ्यो है किनकि हामी स्कुल जान सक्थेनौँ अब मानिसको भिडमा गयो भने अब होइन यो भाइरस सर्छ भन्ने हामीलाई थाहा थियो नि त त्यही भएर हामी घरमै बसेर अनलाइन क्लास गर्छ गर्थ्यो तर के भयो भन्दाखेरि चाहिँ र त्यसरी हामी स्कुलमा गएर जति जुन अगाडि स्कुलमै बसेर त्यहाँ अब पढ्ने गर्थ्यो त्यस्तो चाहिँ हामीलाई त्यो अनलाइनमा चाहिँ भएन अनलाइनमा खालि हामी सुन्थ्यौँ तर स्कुलमा चाहिँ हामी गएर आफै गएर त्यहाँ हेरेर हेरविचार गरेर मात्रै हामीले त्यो बुझ्थ्यौँ र अहिले जुन त्यो अब अनलाइन र अफलाइनमा चाहिँ धेरै भिन्नता पाएँ मैले अफलाइनमा जति हामीले बुझ्दै थिएछौँ अनलाइनमा हामीले बुझ्न सकेनौँ हामीलाई धेरै गाह्रो भयो